राष्ट्रिय स्तरको इक्जाम गर्दाखेरि चाहिँ हाम्रो नानीहरूले प्रायः प्रायःले कोर्स गरे कोर्स गरेको छ है प्रायःले गर्दैछ प्रायःले प्रायःजसोले घरमा बस्नेहरूले युट्युबमार्फत् पनि अब गरिरहेको छ र राष्ट्रिय स्तरको इक्जाम हुँदाखेरि चाहिँ इक्जाम सेन्टरमा गएर है कम्प्युटरमार्फत् पनि गर्छ अफ लाइन छ भने अफ लाइन पनि गर्छ र यो संस्थाले भन्ने कुरा आयो है र हाम्रो यहाँ संस्था धेरै छन् धेरैले नै सहयोग गर्ने गर्छ यो स्तरमा चाहिँ